म आफ्नो खुल्ला समयमा समय कसरी बिताउँछु भन्दामा चाहिँ म अब सबै मेरो फेमिली मेम्बर्सहरूलाई म खाना बनाएर खिलाउँछु खाना पकाउनु पुरा मनपर्छ मलाई अन्त त्यो खाना बनाइसकेपछि चाहिँ अब मलाई उनीहरूले अब प्रेज गर्दा म अझै उत्सुकता हुन्छु अझै म यो कुरामा अझै म अगाडि बढेर जान्छु खाना बनाउनु अझै म सिक्छु भनेर म अरू के गर्छु भन्दामा चाहिँ म पेन्ट गर्छु अन्त म ट्राभल पनि गर्छु मलाई ट्रेकिङहरू जानु मनपर्छ अन्त अर्को बाई अर्को चाहिँ म अब युट्युब भिडियोजहरू हेर्छु म धेरै नयाँ नयाँ कुराहरू सिक्नु मलाई मनपर्छ पुरै अब पुरै लाइफमा एक्सपिरियन्सेसहरू नयाँ नयाँ एक्सपिरियन्सेसहरू कलेक्ट गर्नु मनपर्छ अन्त मो टिभी हेर्छु कोही बेला बेसी नै फ्री टाइम पाएँ भने चाहिँ अब म मलाई म्युजिक सुन्नु पनि मनपर्छ म म्युजिक लभर हो म म्युजिक पनि धेरै सुन्छु अब बिहान उठेर मलाई यसो भजन प्रेयर्सहरू सुन्नु मनपर्छ